यो खाने कुराको बारेमा चाहिँ म चाहिँ एकदम खानाको चाहिँ एउटा सौकिन पनि हो र मलाई सबभन्दा मन पर्ने चाहिँ मासु हो मासुमा चाहिँ मलाई खसीको मासु मन पर्छ र खसीको मासुमा चाहिँ मलाई चाहिँ एकदम त्यसमा तपाईँको ग्रेभीहरू भन्दाखेरि पनि मलाई चाहिँ यसमा एकदम हाम्रो नेपालीपनमा झोलहरू हालेको यस्तो कुराहरू चाहिँ मलाई मन पर्छ र यो कुराहरू यदि मन परेन भनेदेखि के कारणले यो बिग्र्यो अथवा मिठो भएन भनेदेखि यसलाई चाहिँ फाल्नु त यसको फाल्नु त हुँदैन तर यसलाई नफालीकन यसलाई फेरि गरेर यसलाई फेरि कस्तो तरिकाले त्यलाई मिठो पारेर फेरि पनि यसलाई खान सकिन्छ यो कुरा चाहिँ यही नै हो